र हामीले दार्जिलिङमा जुन चाहिँ नेपाली भाषा बोल्छौँ हाम्रो क्षेत्रीय भाषा त्यही नै हो नेपाली नै हो र हामी दार्जिलिङमा जुन चाहिँ भाषा हामी नेपाली बोल्छौँ त्यही भाषा नै बोल्छौँ र भन्नुपर्दा चाहिँ अब के हो भन्दाखेरि चाहिँ यो तपाईँको अरू जग्गाको नेपालीहरू र यो दार्जिलिङको नेपालीमा चाहिँ अलिकति फरक हुन्छ जसमा कि अब नेपालको नेपालीहरू र दार्जिलिङको नेपालीमा अलिकति बोलीमा अलिकति फरक हुन्छ र उनीहरूले चाहिँ अब भन्छ कि अब जस्तै खाने कुरोहरू खान्छन् भनेर अब उनीहरूले छन् लाउँछ हामीले अब खान्छौ भनेर भन्छौँ त्यही नै हो त्यस्तै हो अलिकति फरक हुन्छ र अब हामी आयो गयो भनेर हामी भन्छौँ उ आयो अर्को गयो हौ त्यस्तो भनेर भन्छौँ तर उनीहरूले चाहिँ आइस्यो खाइस्यो गो गइस्यो हौ त्यस्तो भन्ने भाषा चल्छ उनीहरूको नेपालमा चाहिँ र दार्जिलिङको चाहिँ त्यस्तो चल्देन दार्जिलिङमा चाहिँ अब जो अहिले नेपालीहरू बोल्छन् त्यही नै हो उ उनीहरूको अब हाम्रो यो क्षेत्रीय भाषा चाहिँ